आफ्नो अब हाम्रो नेपाली संस्कृति एकदमै एकदमै राम्रो संस्कृति छ है र हामीले यस्तो संस्कृतिमा हामीले कति अहिलेको नानीहरूले अब बाहिरको फेसनमा लागेर है कतिवटा बाहिरको इङ्गलिस गीतहरू हिन्दीहरूलाई बेसी उनीहरूलाई प्राथमिकता दिन्छ र हाम्रो नेपाली संस्कृतिमा जस्तो हाम्रो नेपाली भेषभूषा छ है चौबन्दी चोली दौरा सुरुवाल है हामीले अब योहरू पनि कतिजना नानीहरूले त के भन्छ यो लुगालाई कति थाह पनि हुँदैन उ हाम्रो लग लगाउनु पनि अब अकेजनली मात्रै लगाइरहेको हुन्छ है र अब हाम्रो ढिकी भयो हाम्रो जाँतो भयो यो उहिले उहिले हाम्रो हाम्रो बाजेबज्यूहरूले चलाउनु हुन्थ्यो मकै पिस्दा धान उयो गर्दा र अहिले धेरै बिलिन भएर गइरहेको छ हामीले हाम्रो नानीहरूलाई चिनाउनु पर्छ हाम्रो संस्कृति के हो हाम्रो पहिचान के हो हाम्रो भेषभूषा के हो भनेर हामीले चाहिँ हाम्रो नानीहरूलाई ड्रेस भेषभूषादेखिको लिएर हाम्रो पहिलाको खुकुरी भयो जाँतो भयो ढिकी ढिकी भयो हामीले यस्तो कुराहरू डोको भयो हँसिया कचिया यस्तो सबै हाम्रो नानीहरूले कचिया भनेको के हो हँसिया भनेको के हो भन्छ है हामीले यस्तो कुराहरू हुनु त अहिलेको जमाना हाम्रो नानीहरूलाई चल्नु दिनुपर्छ तर आफ्नो संस्कृतिलाई पनि भुल्न दिनुहुँदैन कतिवटा हाम्रो वैशाख वैशाखमा वैशाखको समयमा हाम्रो नेपालीहरूको अब नयाँ साल हुन्छ त्यति बेला हाम्रो नेपाली कतिवटा अब सांस्कृतिक कार्यक्रमहरू हुन्छ त्यस्तोमा हामीले नानीहरूलाई इन्भल्भ गराउनुपर्छ लानुपर्छ भानु जयन्ती हुन्छ है भानु जयन्तीमा हामीले नानीहरूलाई आफ्नो भेषभूषाहरू लगाएर आफ्नो संस्कृति चिनाउनु पर्छ यो हो हाम्रो संस्कृति चाहिँ यो हो भनेर हाम्रो नानीहरूलाई भुल्नुदिनु हुँदैन अनि हामीले यसको संरक्षण गर्नु चाहिँ हाम्रो नानीहरूलाई हामीले सधैँ प्रेरित गर्नुपर्छ र हामीले त्यसमा चाहिँ हामी अभिभावकहरूले पनि त्यसमा नानीहरूलाई साथ दिनुपर्छ